हजुर म तपाईँको होटेलको यो के भन्छ कस्टमर त्यो नम्बर उयो टू हन्ड्रेड टूको कि हामी बाहिर निस्केको छौँ त कि घुम्नु अन्त मलाई चाहिँ यसो खानाहरूको बारेमा सोध्नु थियो नि अब लन्च के गर्ने भनेर क्या हुन्छ नि हजुर अहिले बाहिर निस्केको छु होइन हामी त तिनजना हजुर हजुर फुड आइटमहरू चाहिँ के छ होला है तपाईँकोमा हजुर ए होइन हामीलाई चाहिँ यहाँनिर टिपिकल लोकल यहाँ नेपालीजहरूले खान्छ नि है दार्जिलिङ मोमो भन्ने हजुर त्यही गर्नु थियो होइन चाउमिनहरू पनि हुन्छ होला है तपाईँकोमा नन भेज है नन भेजमा त चिकनै त होला है ए हजुर मटनको पनि अप्सन छ भने मटन पनि हुन्छ होइन एक जग्गा मटन गरिदिनुहोस् अन्त के भन्छ चिकन पनि गरिराखि दिनुहोस् न अन्त भेज चाउमिन

हजुर हुन्छ हुन्छ हुन्छ म तपाईँलाई अहिले दस पन्ध्र मिनट बाद कल गरेर भन्छु नि हुन्छ हुन्छ